पश्चिम बङ्गालमा मानिसहरूले सांस्कृतिक सम्पदा कसरी मनाउँछन् भन्ने कुरामा चाहिँ यहाँनिर बहुभाषी बहुजाति बहुधर्मी एकसँग बसेको हुनाले यहाँ विभिन्न प्रकारको कतिवटा धार्मिक संस्कृतिहरू छ कतिवटा उयो माने जातीय संस्कृति छ कतिवटा सभ्यतासित जोडिएको संस्कृति छ र त्यसले गर्दा यहाँ जे जति संस्कृतिहरू छन् ती संस्कृतिहरू आ आफ्नो तरिकाले मनाउने गर्छन् विभिन्न चाडको रूपमा विभिन्न उत्सवको रूपमा अब विशेष गरी यहाँनिर के रे विभिन्न प्रकारको देवी देवताको पूजा विभिन्न प्रकारको मठ मस्जिदमा बुद्धिस्टहरूकोदेखि लिएर मुस्लिमहरूकोदेखि लिएर यी सबै धर्मका आफ्नो हिसाबले गरिने जुन चाहिँ संस्कृतिहरू छ तिनीहरू प ती संस्कृतिहरू पनि ती सबै मानिसहरू मिलेर मनाउने गर्छन् त्यसमध्ये हाम्रो नेपाली जातिको संस्कृतिमा पर्ने कुरा चाहिँ दसैँ तिहार मा खेलिने देउसे भैलो एक अर्कामा आफूभन्दा सम्मानित व्यक्ति हरूमा गएर आशीर्वाद लिने टिका लाउने यो संस्कृतिहरू अहिलेसम्म छ तर अब यसमा पनि भित्र विभिन्न नेपालीभित्र पनि विभिन्न जात जाति भएको हुनाले कसैले लाउने कसैले नलाउने तथापि दसैँ र औँसीलाई एउटा नेपालीहरूको लोकप्रिय चाड भनेर मनाइन्छ त्यसबाहेक अन्य थुप्रै संस्कृतिहरू हामी मनाउने गर्छौँ